तपाईँलाई अब बगैँचाहरू स्याहार्नु फलफुलहरू रोप्नु है अथवा गार्डनिङ्ग गर्नु भनौँ न तपाईँलाई मनपर्दो रहेछ साथै अब सिङ्गगिङ्ग गर्नु पनि तपाईँलाई एकदमै रुचि लाग्दोरहेछ तपाईँलाई अब यस क्षेत्रमा चाहिँ अब कहिलेदेखि चाहिँ एकदमै अब रुचि लाग्दैआएको हो अन्त रुचि लाग्नुको कारणहरू चाहिँ के के छ होला तपाईँले बताइदिनु हुन्थ्यो कि मलाई गार्डनिङ्ग गर्नु चाहिँ अब पहिल्यैदेखि नै अब मनपर्छ है अब गार्डनिङ्ग गर्नु चाहिँ अब के मनपर्छ भन्दा चाहिँ अब त्यसले त्यसले चाहिँ अब घरमा पनि कतिवटा होइन शोभाहरू घरको शोभा पनि बढाउँछ है प्लस अब के भन्छ त्यो प्लान्टहरू हामीले कोही कोही बेला बजारतिर लगेर बेच्दा पनि भयो है त्यो फुलहरू मन्दिरमा चढाउँदाखेरि पनि भयो अन्त यसो फलफुलहरू सबै नै अब मन्दिरतिर चढाउनु पनि भयो त्यहाँबाट अन्त अब थुप्रै किसिमको उयोहरू छ फ यो यो गार्डनिङमा चाहिँ अन्त के भन्छ यो गाउनु विषयमा चाहिँ अब गाउनु विषयमा चाहिँ मलाई पहिलैदेखि नै अब रुचि थियो है आफ्नो गीतहरू गाउनुमा गाउनु चाहिँ अब के भन्दा चाहिँ अब आफ्नो आफ्नो अब एउटा हुन्छ नि है इच्छा कतिको अरू नै इच्छा हुन्छ आफ्नो आफ्नै इच्छा हुन्छ मलाई चाहिँ अब गीत गाउनु चाहिँ साह्रै रुचि लाग्छ है अब त्यो गीतमा चाहिँ अब गीतले चाहिँ के अब कतिवटा मनको अब दुःख है भावनाहरूलाई पनि अब पोखिन्छ होइन पोखाउन सक्छ त्योहरू पनि भयो अब त्यही हो त्यति त्यति चाहिँ अब मलाई मनपर्छ दुःखमा सुखमा पनि अब है त्यही गीतले नै अब साथहरू दिन्छ अन्त त्यही हो गाउनु अब मलाई चाहिँ अब गाउनु त्यसरी अब इच्छा लाग्छ